म चाहिँ बिहान उठेर पाँच बजी उठेर एक्सर्साइजहरू गर्छु योगा गर्छु योगा गर्दाखेरि चाहिँ मैले पहिला टाउकोदेखिको घुमाएर त्यहाँदेखिको जिउमा टाउकोदेखिको घुमाउँछु त्यहाँदेखिको कुममा कुम घुमाउँछु त्यहाँदेखिको आँखा घुमाएर अनि कम्मर आरामले घुमाउँछु तिन पल्ट घुमाउँछु त्यहाँदेखिको फेरि राइट तिन पल्ट लेफ्ट तिन पल्ट घुमाउँछु त्यसको बाद घुमाएर पनि हामीले त्यस्तो गर्छु सेम गर्छ तर त्यो खुट्टामा आउँछ त्यहाँदेखिको चाहिँ हामीले त्यहाँनेर एक्सर्साइज गर्नु हुन्छ एक्सर्साइज लेफ्ट राइट गर्दाखेरि लेफ्ट राइट गर्दाखेरि त्यहाँदेखिको चाहिँ पछाडि हामी उफ्रिन्छु एकछिन् होइन उफ्रिसक्छु हामी यसै दस पल्ट जस्तो उफ्रिनु पर्छ अनि हामीले जस्तो गरिसकेर पनि हामीले अब भँडी घटाउनुको लागि चाहिँ अब हामीले सुतेर एक्सर्साइजहरू गर्नु पर्छ एक्सर्साइज गर्दाखेरि चाहिँ राम्रो हुन्छ यसका साथै हामीले सायद सधैँ हामी यस्तो ढाडमा कोही यस्तोमा बसेर हामी यस्तो तिस पल्ट जस्तो हाम्रो यसो हल्लायो भने राम्रो हुन्छ काम होइन अनि हामी त्यहाँदेखिको चाहिँ सब त्यस्तो गरिसक्यो भने हामी त्यहाँदेखिको चक्रासनहरू गर्नु पर्छ चक्रासनहरू गरिसके पछि अब बट्टरफ्लाई आसन पनि हुन्छ त्यो आसन गर्नु पर्छ त्यो आसन गर्नु पनि धेरै राम्रो हो त्यो आसन सेहतको लागि पनि राम्रो हुन्छ त्यहाँदेखिको हामीले ध्यान गर्नु पर्छ ध्यान चाहिँ हामीले लगभग एक हामीले दुई घन्टासम्म गर्नु पर्छ ध्यान गर्दाखेरि चाहिँ हामीले केही राम्रो पियानो पियानो बजेको जस्तो साउन्ड लगाएर तर हाम्रो चाहिँ यस्तो पियानो बजेको जस्तो साउन्ड लगाउनु पर्छ हो तर पछि हामी राम्रोसँगले ध्यान बस्नु पर्छ ध्यान बस्दाखेरि हामीले अरू बोलेको सुन्नु सुन्नु हुँदैन हामीले चाहिँ डाइरेक्ट फोकस हाम्रो त्यो बजेको साउन्डमा दिइरहनु पर्छ बजेको उयसमा जाँदाखेरि नराम्रो हो अनि हामीले के के गल्तीहरू गरेको छ त्योहरू सोच्नु पर्छ अनि हामीले को कोसँग कस्तो कस्तो बोल्यो नराम्रो व्यवहार कोसँग कस्तो गऱ्यो भनेर त्यस्तो सोच्नु पर्छ अनि हामीले जति नराम्रो व्यवहारहरू गरेको नराम्रो के के हामीले गलत कामहरू गरेको त्यो सब हाम्रो यो नाश होस् भनेर सोच्नु पर्छ कि हामीले मतलब हामीले जति गल्ती काम गरेको छ त्यो सब हामीले जति नराम्रो काम गरेको छ त्यो सब स्वयम् जावोस् भन्नु पर्छ हामीले सोच्नु पर्छ हो अनि त्यस्तो सोच्नु पर्छ अनि हामी ध्यान राम्ररी गर्नु पर्छ ध्यान गर्दाखेरि चाहिँ हामीले अब के गर्दैछ मान्छेहरूले के गर्दैछ अब हामी यस्तो ध्यान बस्दाखेरि हामीलाई यस्तो हुन्छ नि जस्तो यो केही अब भाँडाहरू चलाउँदैछ तर हामीले सुन्नु भएको छ भर्खर त्यस्तो भाँडाहरू चलाउँदैछ अब हामी त ध्यानमा बसेको छ हामीले देख्नु हुँदैन त्यसलाई नि हामीले खालि एसास महसुस गर्नु पर्छ कि हामीले यस्तो गर्दैछ ए मसँग चाहिँ यस्तो गर्दैछ त्यस्तो गर्दैछ भनेर सोच्नु पर्छ हो अनि राम्ररी ध्यान गर्नु पर्छ हो अनि त्यस्तो गर्नु पर्छ त्यहाँदेखि चाहिँ हाम्रो राम्रो ध्यान गर्दाखेरि चाहिँ अब हामीलाई सेहतको लागि राम्रो हुन्छ हो अनि यस्तो गर्दाखेरि चाहिँ त्यहाँदेखिको ध्यानबाट एक दुई घन्टा बाद उठे पछि चाहिँ त्यहाँदेखि हामी उठेर चाहिँ अलिक वार्मअपहरू गर्नु पर्छ अलिक उफ्रिनु उफ्रिनु जस्तो जिउहरू तन्काउने गर्नु उफ्रिनु पर्छ खुट्टाहरू अलिक उयो गर्नु उफ्री उफ्रिनु पर्छ अब कि त घाममा बसेर फेरि पहिला हामीले जस्तो फर्स्ट एक्सर्साइज गर्यो त्यस्तो फेरि हामीले हात खुट्टाहरू एकछिन् यस्तो यस्तो हल्लाउनु पर्छ लल्याकलुलुक गरेर त्यहाँदेखि अलिक राम्रो हुन्छ त्यहाँदेखि कस्तो यस्तो गर्नु पर्छ कि हामी को हामीले खानाहरू पछाडि हामीले त्यो योगा गरिसकेर हामीले हेल्दी खानाहरू खानु पर्छ जस्तो अन्डा ब्रेड त्यस्तोहरू खानु पर्छ नभए त्यो अन्डा ब्रेडहरू खानु पर्छ नभए हामीले केही खानु पर्छ त्यसको अगाडि चाहिँ हामीले राम्ररी उयो ध्यानमा बस्यो ध्यानमा बसेको ध्यान दिए पछि हामी ध्यानबाट उठेर चाहिँ हामी एकछिन् चक्रासनहरू गर्नु पर्छ अझ एक ताल त्याँदेखिको हामी यस्तो एक्सर्साइज उठ्ने बस्ने गर्नु पर्छ हो त्यहाँदेखि राम्रो हुन्छ त्यस्तो गर्नुको लागि चाहिँ अनि खाना पानीहरू चाहिँ ठिक राम्ररी खानु पर्छ त्यहाँदेखि अब हामी खाना पानीहरू खाएन भने चाहिँ हामी बेसी एक्सर्साइज एक्सर्साइज गर्दाखेरि हुन्छ डायट गरेको जस्तो हुन्छ डायट गरेको जस्तो हुन्छ डायट गरेको जस्तो भयो पछि बेसी हामीले त्यो डायटमा मात्र फोकस गर्नु हुन्न कि एक्सर्साइज गर्दैछ हामीले त्यस्तो राम्रो काम गर्नु पर्छ त्यस्तो गर्नु पर्छ अनि हामी जस्तो अब एक्सर्साइज हामीले योगा गर्दैछ योगामा चाहिँ राम्रो काम गर्नु पर्छ हो अनि यस्तो हुँदैछ कि के भन त अब हामीले एक्सर्साइज गर्दाखेरि चाहिँ यस्तो ढल्किनु पर्छ उस्तो ढल्किनु पर्छ खुट्टाहरू यस्तो उस्तो गर्नु पर्छ खुट्टाहरू उचालेर खुट्टा उचाल्नु पर्छ हातमा टाउको राख्नु पर् टाउकोमा हात राखेर उयो गर्नु पर्छ त्यहाँदेखिको चाहिँ अब जस्तो हुन्छ नि हामी मान्छेहरू के के अब एक्सर्साइजहरू गर्दाखेरि अब हामीलाई सबसे बेस्ट एक्सर्साइज होइन बट्टरफ्लाई आसन हामी जति थाकेको हुन्छ त्यसले रिल्याक्स गराउँछ अनि हामी यस्तो गरेर उभिएर पनि हामी यस्तो जिउलाई ढल्काएर हामीले यस्तो हात गर्नु सक्छ त्यसले चाहिँ हामीलाई एकदम राम्रो हुन्छ रिल्याक्स हुन्छ हामी अब जस्तो हामी कुद्नु जान्छ कुद्नु जाँदाखेरि चाहिँ हामीले आएर त वार्मअपहरू गर्छ एक्सर्साइज गर्छौँ एक्सर्साइज कुद्नु गएर आएर चाहिँ हामीले एक्सर्साइज गर्दाखेरि उफ्रिनु पर्छ पहिला बेसी उफ्रेर त्यहाँदेखि चाहिँ हामी खुट्टाहरू जस्तो गरेर ठ्याक ठ्याक ठ्याक गर्नु पर्छ होइन त्यहाँदेखि चाहिँ हामी खानाहरू पनि धेरै राम्रो खाने गर्छ त्यसको बाद चाहिँ हामीले घरमा आइसकेर साँच्चै यो त्यही ध्यान ध्यान दुई घन्टा नभए एक घन्टा मैले सधैँ ध्यान दुई घन्टा गर्छ तपाईँले कति घन्टा गर्नु हुन्छ होइन त्यही पनि भनिदिनु होला